हजुर म लेख्न त लेख्छु तर स्कुलका स्कुलमा दिएको वर्कहरू मात्र गर्छु अझ मेरो डायरीहरूतिर लेख्ने बानी वा लेख लेखी राख्ने म त्यस त्यस्तो चाहिँ गर्दिनँ र म लेख्दाखेरि एकदम अनुशासनमा ले अनुशासन अनुशासित भएर लेख्छु लेख्दाखेरि फोनहरू चलाउँदिनँ र राइटिङलाई घरी घरी कोरी कोरी लेख्ने कोर्दै मेट्दै लेख्ने र मैला गर्ने का कार्य त्यस्तो कामहरू गर्दिनँ र एक पल्ट लेख्न थाले पछि त्यसलाई म टुङ्ग्याएर मात्र लेखी सकेर मात्र त्यसलाई छोड्ने काम गर्छु र डेली लाइफमा र लेख्नु म लेख्न चाहिँ लेख्दिनँ स्कुलबाट नै मैले लेख्न त अनुशासनहरू पाएको हो र म लेख्दाखेरि यसरी नै लेख्ने गर्छु धन्यवाद